राज्यले सानो व्यवसायहरूलाई धेरै सहयोग गरेका छन् मेरो पनि एउटा सानो दोकान छ सरकारबाट लोनहरू थापेको छु होइन एसएजजी ग्रुपबाट पनि लोन पाएको छु त्यसले गर्दाखेरि धेरै मदत पुगेको छ लोनमा पनि कतिवटा लोनमा सब्सिडीहरूले गर्दाखेरि हामी सानो दोकानदारहरूलाई धेरै सुविधा भएको छ सरकारको यो व्यवसायलाई एकदमै राम्रो छ